हेलो ए दाजु यो गान्तोक सिन्डिकेट हो ए हजुर मलाई यो अलिकति गाडीको बारेमा जानकारी लिनु पर्ने थियो कि ए हजुर हजुर मेरो चाहिँ अट्ठाइस तारिक यसो गान्तोक भन्दा पनि यता जुन चाहिँ चार धामहरू कतिपय त्यहाँको अब घुम्ने जगाहरू चाहिँ छ त्यहाँनेर चाहिँ हाम्रो परिवार सब एउटा जाने प्लान बनाइरहेको थियो कि त्यसै विषयमा चाहिँ यसो अलिकति गाडीको जानकारी लिनु पर्थ्यो पर्यो भनेर नि ए हजुर त्यो दिन गाडी छ तपाईँकोमा फ्री छ ए हजुर म चाहिँ त्यो स्कोर्पियो गाडी गर्नु पर्यो भनेर सोचिरहेको थिएँ किनभने हाम्रो जाने अलिकति परिवार पनि अलिकति ठुलो छ झन्डै सात आठजनाको छ हजुर अन्त त्यो नानीहरू पनि छ कि अन्त यसो अहिले अलि अलि गरम पनि अलिक निकै नै हुँदैछ हो अन्त यसो एसीहरू भएको गाडी नै मिलाइदिनु होस् न ए छ स्कोर्पियो ए हजुर हुन्छ हुन्छ अन्त त्यसो भए त्यो गाडीको त्यो भाडा चाहिँ कति लिनु हुन्छ होला है मतलब गान्तोक गएर फर्केको आम्माम सात हजार सात हजार त निकै ज्यादा नै भयो नि हौ यसो अलिकति मिलाइदिनु होस् न हौ ए कति पर्सेन्ट जस्तो डिस्काउन्ट दिनु सक्नु हुन्छ ए दस पर्सेन्ट जस्तो दस पर्सेन्ट पनि साह्रो त अब डिस्काउन्ट त नपाउँला जस्तो छ हुन्छ अब तपाईँको होइन हाम्रो होइन हो यसो छ हजारमा मिलाइदिनु होस् न त नमिल्ला अब ठिकै छ नि अब त्यो साढे छ हजार चाहिँ दिइहालौँ ला नि हामी चाहिँ जाने त्यो पहिला चाहिँ बिहान यसो छिटै नै निस्कनु पर्यो हो यस्तै चार बजेतिर नै हिँड्नु पर्छ होला किनभने अब बेलुका फर्कनु अलिक ढिलो हुन्छ हो त्यहाँ यहाँबाट चाहिँ सिधै हामी चाहिँ यता नाम्चीपट्टि चार धामहरू सब दर्शन गरेर त्यहाँबाट चाहिँ अलिक छिटो भयो भने चाहिँ माथि यसो गान्तोकहरू पनि यसो घुम्ने हाम्रो चाहिँ प्लान थियो त्यसको अलिक ज्यादा पर्छ कहाँ हो त्यतिमा मिलाइदिनु होस् न हो ए डल्लै घुम्नु पर्छ लु ठिकै छ नि त अघि भनेको लु सात दिन्छु तर हामी चाहिँ त्यहाँबाट निस्केर चाहिँ यसो गान्तोक पनि एक चक्कर घुमाइदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो किनभने सबले यसो गान्तोकहरू घुम्ने पनि मन गरिरहेको छ नि त ए हजुर मलाई चाहिँ अट्ठाइस तारिकको लागि चाहिएको थियो बिहान छिटै नै गरिदिनु होस् न ए हुन्छ हुन्छ हुन्छ